मलाई विशेष अब मन पर्ने खाना त एकदमै मन पर्ने मलाई भनौँ अब सब्जी खाना नै भेज नै मन पर्छ मलाई होइन भेजमा जस्तै आफ्नो बारीको अर्ग्यानिक अब गाईको मलमा रोपेको साग सब्जी है त्यसबाट हामीले धेरै फाइदा पाउँछौँ भिटामिन पनि पाउँछौँ एउटा शरीरको लागि एकदमै राम्रो कुरो पनि हो है तर मलाई अब त्यस्तो खाना आफ्नो बारीको साग सब्जी नै होस् चाहे त्यो नमिठै होस् तर पनि आफ्नो परिवारको साथ बसेर है आफ्नो परिवारसँग चाहिँ बसेर खानु एकदमै राम्रो लाग्छ मलाई त्यो बाहिरतिर गएर त्यो राम्रो त्यो फाइभ स्टार होटलतिर गएर खानु पनि मलाई राम्रो कुरो लाग्दैन होइन त्यो एकछिनको त्यो मज्जा मात्रै हो त्यो तर जुन अब जस्तो नमिठो चिस् चिजै होस् तर पनि आफ्नो परिवारको साथ बसेर परिवार एक भएर हामी बसेर दुःख सुखको गफ गर्दै त्यो खानु चाहिँ अब हामीलाई खाएको जस्तो पनि हुन्छ एउटा परिवारमा राम्रो पनि हो त्यो हामीले अर्ग्यानिक खानु पनि हामीले नमिठो भए पनि हामीले अर्ग्यानिक खाएको हुन्छौँ त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ अब एकदमै खाना चाहिँ मेरो आफ्नै बस् गाउँ बस्तीमै भएको चिजहरू नै मलाई एकदमै मन पर्छ